टेक्नोलोजीले विभिन्न रोजगार अवसरमा धेरै किसिमले सहायता गरिरहेको छ किन भन्दाफेरि अहिले जुन पहिलाको जुन समय थियो पहिलाको जुन उयो थियो त्यो भन्दा अहिले टेक्नोलोजीले धेरै उन्नति गरिराखेको छ आज विद्यार्थीहरूलाई सरकारी उयो काम खोज्नु पर्छ सरकारी जब् गर्नु पर्छ भन्ने पनि छैन सरकारी जब् किन गर्नु पर्छ गर्नु पर्दैन भन्दाफेरि किनकि प्राइभेट सेक्टरमा पनि अहिले धेरै किसिमका कामहरू पाएको छ जो कि टेक्नोलोजीको कारणले गर्दा पनि भएको छ साँचो भनौँ भने अहिले साँचो भने पनि अहिले एउटा किसानले पनि खेती गर्नका लागि ट्य्राक्टरको सुविधा लिनु थालेको छ किनकि अहिले पहिलाको किसानहरूलाई होइन पहिलाको उयोहरूलाई खेती गर्दाफेरि उयो गर्दाफेरि उनीहरूलाई उयो हलो लगाउनु पर्थ्यो काट्दाफेरि धान काट्दाफेरि तपाईँको उयो गर्नु पर्थ्यो मान्छे लगाउनु पर्थ्यो हाजिरामा मान्छे खटाउनु पर्थ्यो उनीहरू आफै पनि बिचराहरू आफै पनि खट्थे र अहिले के भएको छ भन्दाफेरि अहिले यति मतलब यति टेक्नोलोजी यति राम्रो भइसकेको छ यति उयो सुविधाहरू पाइसकेको छ कि अहिले ट्य्राक्टरको व्यवस्था छ ट्य्राक्टरको निर्माण भएको छ तपाईँको जसले गर्दा हलोको व्यवहार त्यति हुँदैन उयो धान काट्नका लागि मेसिनहरू यति साह्रो आएको छ अनि त्यसले गर्दाफेरि के भयो जो किसानहरू छ जो खेती गर्ने जुन उयोहरू छ उनीहरूलाई पनि धेरै धेरै सुविधा पनि भयो उनीहरूको समय पनि बाँच्ने उनीहरूको काम पनि राम्रो हुने र समयमा उनीहरूले खेतीको किसिम किसिमका खेतीहरू पनि गर्न पाउने भए खेतीको उयसमा र गाउँघरमा अब अहिले हेर्यौँ भने सबका घरमा पैदल हिँड्नु कसैलाई पर्दैन कसैलाई यहाँबाट वहाँ जानको लागि गाडीको सुविधा छ दुई चक्के भए पनि घरमा स्कुटर छ बाइकहरू छ तपाईँको गाडीहरू छ त धेरै किसिमको सुविधाहरू पनि छ हामीलाई काहीँ एक ठाउँदेखि अर्को ठाउँमा जानका लागि र तपाईँको अब सबको कुनै काहीँ ठाउँको हामीलाई न्युजहरू पढ्नु पऱ्यो भने या त हेर्नु पऱ्यो भने पहिलाको समयमा के थियो न्युज पेपर मात्र थियो अखबारमा हामी वा त कसैको मुखबाट हामीले खबर पाइन्थ्यो कसैले सुनाइहाल्यो भने अहिले के छ हामीलाई यति सुविधा भएको छ कि हामी मोबाइलको जरिया यसको तपाईँको टिभीमा हेरेर हामी एक ठाउँको न्युज अर्को ठाउँमा हेर्न सकिन्छ कुन जग्गामा के घटना भयो कस्तो खाले घटना भयो कहाँ के हुँदैछ सबथोक हामीले जानकारी पाउन सकिन्छ यति यति सुविधाहरू टेक्नोलोजीले हामीलाई गरिराखेको छ र तपाईँको दैनिक जीवनमा अब हामीले अब एउटा मसला पिस्नुलाई नै हामीलाई के गर्नु पर्थ्यो तपाईँको पहिला त सिलौटोमा पिस्नु पर्थ्यो अहिले हामीलाई मिक्सर ग्राइन्डर भनिन्छ त्यसमा पिस्छौँ तपाईँको अब घर सफा गर्ने धरि अहिले टेक्नोलोजीले यति सुविधा गरिदएको छ कि घर सफा गर्ने मेसिनधरि निस्केको छ त यस्तो यस्तो सुविधाहरू धेरै किसिमका सुविधाहरू हामीले पाइराखेको छौँ टेक्नो टेक्नोलोजीको सहायताले अब नोक नोकरीको क्षेत्रमा भनौँ भने कस्तो भन्दाखेरि तपाईँको जस्तो विद्यार्थीहरू नक पढिसकेर उयो गरिसकेर पहिलाको समयमा तपाईँको नोकरी खोज्नुको लागि धेरै उनीहरूलाई उयो गर्नु पर्थ्यो सरकारी नोकरी गर्नुको लागि धेरै स्ट्रगल गर्नु पर्थ्यो धेरै मेहनत गर्नु पर्थ्यो अहिले त्यस्तो छैन अहिले सरकारी नोकरी छैन भने पनि अहिले यति टेक्नोलोजी यति बढेर गएको चाहिँ यति साह्रो उयो भएको छ कि प्राइभेट सेक्टरमा पनि उनीहरूले सजिलो सुविधाले उनीहरूले नोकरी पाउन सकिन्छ तपाईँको जो जुन विद्यार्थीहरूले कम्प्युटर सिकेको छ उनीहरूले कम्प्युटर उयो गर्नु सक्छ जुन विद्यार्थीहरूले तपाईँको गाडी कुदाउनु गाडी चलाउनु जान्दछ तिनीहरूले गाडी चलाउनु सक्छ जो जो जुनै उयोहरूले इन्जिनियरको कामहरू जान्दछ भने कुनै मेकानिकको कुनै मेसिनको काम जान्दछ त मेसिनको काम गर्न सक्छ यस्ता राम्रा राम्रा फ्याक्ट्रीहरू यति राम्रो राम्रो मेसिनहरू यति राम्रो राम्रो सुविधाहरू छ यति राम्रो राम्रो कम्पनीहरू छ कि त्यहाँ गएर उनीहरूले धेरै किसिमको कामहरू पाउन सकिन्छ जो पढालेखा छ जो नपढालेखा छ हेरी हेरी छ जो पढा राम्रो पढालेखा छ जो राम्रो उयसमा छ उनीहरूले राम्रो नोकरी पाइरहेछ जो पढालेखा छैन छैन जसको कम्ती पढाइ छ यता कम्ती पढेको विद्यार्थीहरू उनीहरूले पनि धेरै जग्गामा राम्रो काम पाइरहेको छ त सोच्यौँ भने टेक्नोलोजी हाम्रो जीवनमा धेरै धेरै नै राम्रो र एउटा लाभदायकको रूपमा हाम्रो जीवनमा चलिरहेको छ टेक्नोलोजीले गर्दा टेक्नोलोजीले गर्दा हामी धेरै धेरै अगाडि बढिसकेको छौँ र हुनु सक्छ